हजुर मेरो मेरो लेखनबाट त मेरो एउटा लक्ष्य वा आकाङ्क्षा जहिले पनि रहेको हुन्छ है मेरो प्रत्येक लेखबाट त म हासिल गर्नु त चाहदिनँ तर समाजलाई है मेरो इष्ट मित्रहरूलाई म भन्न चाहन्छु है जस्तै मैले कोही बेला लेख्छु हाम्रो नारीहरूको पहिरहन माथि है हाम्रो नारीहरूले साडी लगाउँदा त कस्तो साडी लगाउँदा त केटीहरूलाई केटीहरूबाट भारतीय संस्कृति झल्किन्छ र कसरी लगाउँदा त त्यहाँबाट केटीहरू त यौन शोषणको सिकार बन्न पुग्छ है त्यस्तो खाले लेखनबाट म नारीहरूलाई मतलब ज्ञान दिनु चाहन्छु है उनीहरूलाई परोक्ष रूपमा पनि ज्ञान दिनु चाहन्छु र कतिवटा आफ्नो हुन्छ नि समाजमा भएको घटनाहरूलाई लिएर है त्यस्तो प्रकारले पनि उनी उनीहरूलाई ज्ञान अथवा त्यसको यथार्थवादी कुराहरू देखाउन चाहन्छु अथवा हाम्रो उता बेसी कमान एरिया होइन कमान एरियामा हाम्रो घर हाम्रो श्रम श्रमिकहरू त कसरी अब शोषित भइरहेको छ है त्यो कुराहरूलाई पनि देखाउँछन् अथवा मेरो हरएक लेखले त केही न केही देखाइरहेको हुन्छ उनीहरूलाई के भन्नु म चाहिरहेको हुन्छ र के सिकोस् है हामी नारी भए पछि हामी आमा भए पछि कस्तो हुनु पर्छ भनेर मेरो प्रत्येक लेखबाट म त्यो आकाङ्क्षा आकाङ्क्षा राखेको हुन्छु अथवा म त्यहाँबाट मैले मेरो त्यो नाम मैले लेखबाट उनीहरूलाई केही ज्ञान पावोस् र मेरो मैले लेखेको त केही उयो नहोस् होइन खेर नजावोस् केही सिकोस् भन्ने त म चाहन्छु